सर्वप्रथम त आराम गरेको देख्छु म यो उहाँहरूले धेरै मात्रामा अन्यहरू काम गरिरहेको हुन्छ उहाँहरू चाहिँ आराम गरिरहेको हुन्छ र धेरै मात्रामा खानपिन पनि उहाँहरूले कन्टिन्यू प्राय दिनभरि नै खाइरहेका हामी देख्छौँ मासु मङ्स हरेक छाकमै प्रयोग गरेको देख्छु फ्याट फ्याट्टी चिजहरू भयो उहाँले प्राय चाहिँ आराम गरेर यस्तै धेरै मात्रामा खाने गर्छ साधारण मानिसहरूभन्दा उहाँहरूले प्राय नै खाने गर्छ मिठो मिठो चिजहरू खाने गर्छ एकदम गुलियो चिजहरू खाने गर्छ यसले चाहिँ उहाँहरूले आफ्नो वजन बढ्छ भनेर चाहिँ सबैलाई भन्ने गर्छ है र उहाँहरूले यसरी नै वजन बढ्छ भन्दै सबैलाई भनेर आफूहरूले पनि त्यसरी नै गर्छ प्राय उहाँहरूले आराम गरेको नै हामी देख्ने गर्छौँ